मलाई अब तपाईँलाई यसरी किताबा पुस्तक ओभर हाइप गरिएको पुस्तक सिफारिस गरेको पुस्तकहरूमा मलाई चाहिँ लाग्छ कि चेतन भगतको जुन चाहिँ किताबहरू छ मलाई चाहिँ त्यो किताबमा चाहिँ मेरो भावना त्यस्तो छ उसको किताब हुनु त अरूलाई मन परेको पनि हुनु सक्छ तर मेरो भावना चाहिँ के छ भन्दा उसको एउटा बुक एउटा किताब छ जसलाई चाहिँ तपाईँको टु स्टेटस् भनिन्छ त्यसमा प्रेम सम्बन्धलाई लिएर उसले धेरै नै यस्तो चिजहरूको त्यहाँनिर अवलोकन तपाईँको व्याख्या गरेको छ जो तपाईँको साचोँ प्रेम सम्बन्धहरूमा हुन नै सक्दैन र धेरै कुराहरू घुमाइएको छ यता उता भनिएको छ जुन चाहिँ हुँदैन दुई परिवार माझमा तपाईँको दुई परिवारको सम्बन्ध बिग्रिँदा या दुई केटा र केटी दुईजना जोडिँदा तपाईँको दुई परिवारमा कसरी झगडाहरू हुन्छ तपाईँको झगडाहरू हुन सक्ला त्योहरू जो साचोँ मलाई लाग्दैन कि जुन चाहिँ साचोँ तपाईँको प्रेम सम्बन्ध या साचोँ घरेलुहरू दुई घरहरू जेडिन्छ त्यति बेला त्यति साह्रो बढेर जान्छ कुराहरू भन्छ मलाई लाग्दैन हो अनि मलाई त्यो छोडी आर्को पुस्तक पनि छ जो चाहिँ एउटा अमेरिकन तपाईँको लेखकले लेखेका छन् त्यसलाई अङ्रग्रेजीमा भन्नु हो भने यु क्यान रिड एनिवान भनिन्छ नेपालीमा भन्नु पर्यो भने तपाईँले कसैलाई पनि पढ्नु सक्नुहुन्छ भन्छ त्यो किताबमा चाहिँ के छ भन्दा चाहिँ तपाईँले लेखेको के लेखिएको छ भने चाहिँ अब त्यो कसरी अरू मानिसको तपाईँको हाउभाउ शरीरको चाल चलन हेरेर चाहिँ उसलाई पढन सक्छ उसले के सोचिरहेको छ त्योहरू अब उसले त्यहाँ उसले माने व्याख्या गरेको छ तर त्यो व्याख्यान सधैँ ठिक पनि हुन जाँदैन किनभने धेरैजना मानिसको आफ्नो आफ्नो आदत हुन्छ त्यो आदतहरू हेरी चाहिँ अब त्यो सत्य होइन र त्यसै कारणले गर्दा चाहिँ म त्यसको अलिक निन्दा गर्छु मलाई त्यति साह्रो मन पर्दैन त्यो पुस्तकहरू